म प्रयोग गर्छु गाईको गोबरले जस्तै अब म चुलातिर चाहिँ युज गर्छु आज प्राय जस्तो सिम्लिहरूकोले नै उयो हुन्छ अन्त उयो त्यो चुल्हामा चाहिँ उयो उयो गर्छु अन्त जस्तै अब सिमेन्टको घरमा त त्यही हो अब जस्तै अब फि उयो दबाईहरू फिनेलहरू लगाएर पुसपास गर्छु म माकुरा जालहरू हुन्छ त्यहाँदेखिन सबै निकालेर पुसपास गरेर घर वरिपरि एकदम सफा राख्छु अन्त फल फुलहरू हुन त हुन्छ त्यसलाई पनि अलिक सफा गरेर राख्छु म अन्त म फुलहरूलाई एकदम म स्याहार गरेर राख्छु कत्ति किराहरू हुन्छ त्यसलाई म अब दबाई सबाई लगाएर के गरेर भए पनि अब बचाउँछु भयो त्यो फुललाई म यति सफा गर्छु